हामी जति पनि मानवीय जीवनमा यो बिजुली विद्युत सेवाको चाहिँ एकदम सबैभन्दा एकदमै महत्त्वपूर्ण विषय ठान्छु किनभने अहिले अहिले घडी अब यो जति पनि अब टेक्नोलोजीको यो प्राविधिक क्षेत्रको विकासहरू बढेर गयो अनि यो बिजुली बत्तीले हामीलाई धेरै बिगारेको पनि छ अनि यो बिजुली बत्तीविना विद्युतविना चाहिँ हामी एकदमै बाँच्नै नसक्ने भयो यो जुन चाहिँ मानव संसार रहेको छ है किनभने हामी जति पनि अहिले अब हामीले अहिले अहिले घडी इलेक्ट्रोनिक मिडियासित अब सम्बन्धित छौँ है इलेक्ट्रोनिक मिडियामा त झन् अब बिजुली बिजुली बत्तीको एकदमै आवश्यकता पर्न जान्छ अनि हामीले कुनै पनि कार्य गर्नु पर्यो भने यो मोबाइल फोनविना हामीले अब बाँच्न सक्दैनौँ तर मोबाइल फोन पनि चार्ज बिजुलीले नै हुने गर्छ अनि मोबाइल फोन पनि हाम्रो चार्ज छैन भने हामीले मोबाइलबाट पनि कुनै प्रकारको सेवाहरू गर्न सक्दैनौँ र काम गरिरहने मान्छेलाई चाहिँ बिजुली बत्तीको एकदमै आवश्यकता पर्न जान्छ अनि समतलमा भन्दा पहाडमा सबैभन्दा ठुलो कुरो चाहिँ यो जुन चाहिँ बिजुली बत्तीको रहेको छ लोड सेडिङ चाहिँ एकदमै बेसी हुने गर्दछ जुन चाहिँ यो वर्षाको मौसम हुन्छ त्यो बेला चाहिँ एकदमै यो बिजुली बत्ती काट्ने गर्दछ हुन त अब यो विभागले काटेको होइन विभागीय अधिकारीहरूले काटेको होइन तर यो मौसमको कारण चाहिँ कतिवटा ठाउँमा चाहिँ यो रुख रुखहरू ढलेर पनि हाम्रो बिजुलीको तारहरू काटिने हुन्छ अनि यसै गरी पहाडी क्षेत्रमा चाहिँ एकदमै बेसी पहिरो जाने भएको हुनाले गर्दाखेरि चाहिँ पहिरोहरू गएर पनि अब यो बिजुलीको खम्बाहरू हुन्छ बिजुलीको लाइनहरू चाहिँ अब एकदमै बिगारिदिएको हुन्छ त्यसले गर्दाखेरि चाहिँ प्रायः प्रायः अब बिजुलीको लाइनहरू काटिन्छ अनि हावा पानीमा विशेष गरी पहाडी क्षेत्रमा बिजुली बत्ती काटिने गरिन्छ यस समयमा चाहिँ अब हामीले जुन चाहिँ काम गरिरहेको हुन्छौँ इलेक्ट्रोनिक मिडियाका जति पनि हाम्रा अधिकारीहरू हुनु हुन्छ पत्रकारहरू हुनु हुन्छ सामाजिक सञ्जालका क्षेत्र छ उनीहरूलाई पनि एकदमै ठुलो असर पारिरहेको हुन्छ अनि यो जुन चाहिँ मोबाइलको क्षेत्र छ यसलाई पनि एकदमै यो परिसेवा चाहिँ एकदमै असर पा पर्न जान्छ र समतलमा भन्दा चाहिँ पहाडी क्षेत्रमा चाहिँ विशेष गरी यसको चाहिँ ठुलो नै असर पर्छ र यसको कुनै प्रकारको अब राम्रो खाले अब कुनै एउटा एउटा योजना चाहिँ अब तयार भएर आओस् भन्ने चाहिँ अब हामीलाई पनि लाग्छ